सुसान्त सर नमस्कार ए म यो हिमालयन एनजिओको मेम्बर दार्जिलिङबाट बोल्दैछु सबिता छेत्री ए सर अहिले यो दार्जिलिङको वेस्ट डिस्पोजल अनि यो पोलुसनको विषय धेरै प्रब्लम समस्यारू भइरहेको छ कि अनि त्यस विषय बात गर्नुको लागि चाहिँ तपाईँसँग आज फोन गरेको अन्त यसलाई चाहिँ कसरी हामीले रोकथाम गर्नु कि अब चाडबाड पनि आउँदैछ है धेरै मैला अब टुरिस्ट सिजन पनि लाग्यो अन्त नि टुरिस्टहरूले यस्तो मैलाहरू देख्यो भने त उनीहरूको इम्प्रेसन यस्तै हुन्छ दार्जिलिङ चाहिँ मैला रहेछ भनेर पहिला नि एकताल बदनाम भएको हो पाहाडकी रानी मैला हो भन्दै अन्त योपालिदेखि चाहिँ हामी त्यसलाई हटाऔँ धेरै समस्याहरू भइरहेको छ अनि त्यसलाई कसरी रोकथाम गर्नुको लागि भनेर तपाईँसँग आज बात गरेको नि सर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर

ए तरपनि सुन्नुहोस् न सर अर्को नि यो जतिपनि यो चौरस्तादेखि उँधो फ्याँकिएको मैलाहरू छ नि जुन यो डिस्पोजल ग्लासहरू भयो यस्तो उस्तो यो एउटा एकताल सहरै सफा गर्नको लागि चाहिँ हरेक क्षेत्रको एनजीओस्हरू भयो अहिले यो एसएचजी ग्रुपहरू छ नि त्यो मिलााएर एकताल चाहिँ यो फुलपातीहरू कार्यक्रम आउनु अगाडि सबैजनाले मिलेर गर्नुपायो भने चाहिँ कस्तो हुन्छ होला भनेर नि सर नभए विशेष गरेर हाम्रो वार्डलाई चाहिँ सफा राखौँ भन्ने मेरो चाहिँ विचार नि तपाईँ हाम्रो वार्डलाई हाम्रो आठ नम्बर वार्ड चाहिँ एकदम सफा राख्यो भने कस्तो हुन्छ होला भनेर नि सर पोलुसनको लागि चाहिँ नि एउटा यस्तो विचार गरेक छौँ कि हामी अस्ति हाम्रो एनजीओकोहरू सबै मिटिङ हुँदाखेरि यो आदि बाटोहरू चाहिँ कति छ नि यो मालरोडहरूदेखि चाहिँ यता गाडीहरू नकुदेर त्यहाँ चाहिँ एकदम वकहरू मात्रै गर्नुलगाउने गाडी चाहिँ यता पेट्रोल पम्पदेखि उकालो लाग्ने त्यस्तोहरू गर्नुपायो भने कस्तो हुन्छ होला है सर हजुर हजुर ए हजुर हजुर त्यसो भएपछि त हाम्रो यो पोलुसनको त समस्या धेरथोर त्यसले कभर गरिदिएकै छन् अन्त यो मैलाको चाहिँ अलिकति समस्या भएर अब यो मेन्ली अब यो चाडबाड अगाडि चाहिँ एकदम दार्जिलिङ सहर चाहिँ सबैभन्दा सफा राख्ने स विचार अब हुन्छ सर यसको लागि चाहिँ बिचमा हामीले यो आउँदो हप्ता आइतवार चाहिँ हामीले मिटिङ राखौँ कि अन्त सबैजना ग्रुपहरू भयो एनजीओस्हरू भयो अन्त जो जो इन्ट्रेस्टेड अरू क्लबहरूलाई पनि बोलाएर यही सल्लाह गरौँ न त है सर हाम्रो फाइनल भयो यो कुरा चाहिँ हवस् सर तपाईँको समयको लागि धेरै धेरै धन्यवाद हुन्छ सर धन्यवाद हवस् धन्यवाद सर